गाउँ बस्तीतिर ढाड दुख्दा फेरि खासै औषधीको रूपमा प्रयोग गर्ने औषधी त त्यस्तो त देखिँदैन तथापि हाम्रो गाउँले मानिसहरूले ढाड दुख्दा फेरि तेल तताएर सुत्ने बेलामा मालिस गरिदिने गर्छन् त्यो बाहेक अलिकिति एक्सर्साइज गर्ने यदि त्यसले पनि भएन भने चाहिँ अन्तमा डाक्टरी जाँचै हो त्यहीँ नै छ अहिलेसम्म